खेलकुदमा प्रवर्धन गर्न अब हाम्रो क्षेत्रमा चाहिँ विभिन्न संस्थाहरू भने चाहिँ अब डुवर्स होपहरू है डुवर्स होप अर्गानाइजेसन जीवन ज्योति मैले अघि नै भनी हालेँ जीवन ज्योति क्लब जस्ता अरू क्लबहरू पनि छन् है जस जहाँनिर चाहिँ एकदम खेल प्रति चाहिँ उनीहरूको एकदम उनीहरूले अगाडि आएर है कुनै पनि खेल अथवा कुनै पनि स्पोर्ट्समा चाहिँ टुर्नामेन्टहरू गर्ने टुर्नामेन्टहरू अर्गानाइज गर्ने अनि के भन्छ रे अनि त्यो खेलकुदको बारेमा चाहिँ है जानकारी र जागरुकता फैलाउने कामहरू पनि गरिरहेका छन् र उनीहरूले चाहिँ अब खेलकुदलाई चाहिँ अब एकदम मान्यता र अथवा प्रायोरिटी दिएर चाहिँ उनीहरू उनीहरूको सोच अब छन् कि अघि बढेर चाहिँ अब हाम्रो गाउँको है हाम्रो क्षेत्रको युथ भाइहरू भाइ बहिनीहरूको चाहिँ अब भविष्य चाहिँ खेलकुदपट्टि राम्रो होस् भनेर चाहिँ उनीहरूले एकदमै यस्तो कार्यहरू गरिरहेका छन् कि अब टिम फुटबल टिम फुटबल टुर्नामेन्टहरू अर्गानाइज गरेर क्रिकेटहरू अर्गानाइज गरेर भलिबल टुर्नामेन्टहरू अर्गानाइज गरेर है यसरी नै भिन्नै भिन्नै स्पोर्ट्सहरू सब अर्गानाइजहरू गरेर अब गाउँको है ग्र ग्रास लेभलको एउ ट्यालेन्टलाई एउटा ट्या ट्यालेन्टलाई अब ल्याउने सा अब एउटा प्लाटफर्म दिने एउटा काम पनि गरेका छन् र अन राष्ट्रिय र अन्ताराष्ट्रियमा भन्नु पर्दाखेरि चाहिँ अब स्पोन्सरहरू गरेर है कुनै पनि खेलाडीलाई मेन अब माथिसम्म खेल्नुको लागि एउटा हाई स्तरमा खेल्नुको लागि चाहिँ उसलाई एउटा स्पोन्सरको जरुरत हुन्छ र त्यसमा पनि भिन्न भिन्नै यिनीहरू यिनीहरूको यो संस्थाहरूले एकदमै मद्दतहरू गर्छ जति सक्दो उनीहरूको बाट एउटा कलेक्सन आएको हुन्छ है त्यही त्यति तोकिएको रकम चाहिँ अब उनीहरूले दिनु खोज्छन् अब यतिसम्म तोकिएको हुन्छ र त्यो त्योे तोकिएको रकम चाहिँ अब उनीहरूले अब पुर्याइदिनुमा एउटा मद्दत मद्दत गर्नु हुन्छ सबैले हात बढाइदिनु हुन्छ र यस्तो संस्थाहरूले निकै नै हाम्रो गाउँमा अलिक पुवा पहिलादेखि नै अगाडि बहुत अगाडिदेखि नै अलिक स्पोर्ट्सलाई चाहिँ यसरी मान्यता दिँदै आएको छ र अब आउँदो दिनमा पनि सायद गर्नु हुन्छ होला भन्ने चाहिँ आशा छ